हेलो अस्ति मैले ज्याकेट मगाएको थिएँ र ब्राउन कलरमा है अन्त एकदमै राम्रो आएछ म एकदम दामी लाग्यो त्यसको भित्रको क्वालिटीहरू पनि राम्रो रहेछ मैले जस्तो मगाएको थिएँ त्यस्तै आएछ है एकदमै राम्रो लाग्यो थ्याङ्क यू छ मैले स्टार पनि दबाई दिएको छु अन्त कमेन्टहरू पनि गरिदिएको छु अब नेक्स्ट टाइमदेखि चाहिँ है यही एपबाट नै म मगाउँछु एकदम राम्रो लागेको छ

एकदम कम्फर्टेबल पनि भयो जाडोको लागि पनि मलाई एकदम सुबिस्ता भयो मैले यस्तै जस्तो सोचेको थिएँ त्यस्तै आयो अन्त राम्रै लाग्यो